भारत देशमा विभिन्न भाषा भाषी विभिन्न धर्म भएका मानिसहरू अथवा विभिन्न वर्गका मानिसहरू बसोबास गर्छन् तसर्थ पश्चिम बङ्गाल भारत देशको एउटा राज्य हो र पश्चिम बङ्गालमा महत्त्वपूर्ण सांस्कृतिक परम्परा र चलनहरू भन्दा हामी दसैँलाई अथवा दुर्गा पूजालाई दुर्गा पूजालाई मान्छौँ र दसैँ चै बढा दसैँ अथवा विजया दशमी चाहिँ नेपालीहरूको प्रमुख चाड हो र यस चाडलाई चाहिँ धार्मिक तथा सांस्कृतिक पर्वको रूपमा मनाइन्छ माया प्रेम र सद्भावको त्रिवेणीका रूपमा चाहिँ यो दसैँलाई चाहिँ मान्यजनबाट मान्यजनबाट आशिर्वाद ग्रहन गर्ने चाडको रूपमा पनि हेरिन्छ र पौराणिक धार्मिक ग्रन्थहरूको अनुसार चाहिँ असत्यमाथि चाहिँ सत्यको विजय प्राप्त भएपश्चातको खुसीयालीबाट यो चाँडको सुरुवात भएको पनि मानिन्छ र वैदिक युगमा चाहिँ माता दुर्गाले चाहिँ दानव महिशासुरको वध गरी देवगणहरूको रक्षा गरेको हुनाले यस पर्वलाई चाहिँ मातृशक्तिका रूपमा पनि मनाउने गरिन्छ र यसरी हेर्दा शोषित पिडित र दुःखका दुखःमा परेकालाई चाहिँ शक्ति दिई अत्यचारीहरूलाई परास्त गरी दसैँको सत्यको विजय गराउने मातृ शक्तिको मुख्य रूप दुर्गा मातालाई मानिन्छ